हाम्रो एरियामा त एस्तो एनभाइरनमेन्टल अवेरनेस प्रोग्राम्सहरू म्युनिसिपीलिटीले अनि एनजिओजहरूले चाहिँ गरिरहेकै हुन्छ म कोही कोही बेला न्युजहरूमा देख्छु तर अब के गर्यो कस्तो गर्यो चाहिँ अब त्यस्तो पनि छैन तर अब किप क्लिन भनेर चाहिँ उनाहरूले साफ सफाईहरू गर्छ लाइक एउटा छ मुख बन्द काम सुरू भन्ने छ एउटा प्रोग्राम थियो त्यसले राम्रो मतलब एकदमै राम्रो इम्प्याक्ट पारेको थियो दार्जिलिङ कत्ति कति भन्दा पनि पुरा मैलाहरू पुरा उनाहरूले सफा गरेको थियो अन्त अहिले अब मैले अब फिलहाल एभरीडे डे टु डे लाइफमा देखेको चाहिँ म्युनिसिपालिटीको प्रोग्राम चाहिँ के थियो के हो भन्दाखेरि चाहिँ त्यो हामीले सबैजनाले नै फलो गर्छ हामी म्युनिसिपालिटी एरियामा जो जो बस्छ अनि मेरो घरमा पनि त्यस त्यसको त्यसलाई फलो गर्छ त्यो चाहिँ हामीले चाहिँ अब हाम्रो डोमेस्टिक अब मैलाहरू भयो अब हाउसोहल्ड मैलाहरू भयो त्यस्तोहरू चाहिँ अब जहाँ पायो त्यहीँ फ्याँक्नु पाउँदैन जलाउनुहरू पाउँदैन अन्त म्युनिसिपालिटीले चाहिँ उठाउँछ मैलाहरू आएर अन्त हामीले त्यो डस्टबिनको त्यो प्लास्टिक ब्यागहरूमा पनि हाल्नु पाउँदैन अनि म्यनिसिपालिटीले आफ्नै ब्याग दिएकोछ पाल्स्टिक ब्याग दिन्छ प्लास्टिक ब्याग इन द सेन्स अब मे बि त्यो रिसाइकल हुने ब्याग होला अनि उनीहरूले नै हामी सबलाई प्रोभाइड गर्छ घरै घरमा अन्त त्यही ब्यागमा हालेर चाहिँ हामी त्यो मैला चाहिँ उनीहरूले उठाएर लान्छ यो चाहिँ दार्जिलिङमा चाहिँ आब हाम्रो मेन टाउनमा चाहिँ सबैको घरमै गर्छ अनि म्युनिसिपालिटीले यो राम्रो पनि गर्दैछ किनकि अब यो प्रोग्राम सुरू गरेर कति मैलाहरू अब फ्याँक्दैन मान्छेले कति अब साफ सफा हुँदैछ जस्तै कि अब झोडाहरू भयो त्यसमा मान्छेले अब पुरा मैलाहरू फ्याँक्थ्यो खान त त्यो पानी राम्रो हो झोडाको पानीहरू किनकि दार्जिलिङमा त अब त्यो आइरन भएको पानी छैन अन्त हाम्रो सबै स्प्रिङ वाटर हुन्छ अन्त अब त्यो झोडाको पानी फल्स फल्स भन्छ खासमा त तर अब मैला भएर चाहिँ झोडा भन्छ एक्चुवेली त्यो पानी पनि राम्रै हो स्प्रिङ वाटरै हो तर मान्छेहरूले मैला फ्याँकेर चाहिँ एकदमै मैला बनाइसकेको थियो अन्त त्योहरू पनि कम्ती गर्नको लागि चाहिँ म्युनिसिपालिटीले यस्तो स्टेप उठाएको थियो नट अनली द्याट अब झोडाहरू मैला न अब मैला नहोस् भनेर मात्रै पनि होइन अब मेन रोड है अब त्यो पहिरोहरू नजाओस् भनेर अब त्यो ल्यान्डहरू क्या इन्फार्टाइल नहोस् भनेर म्युनिसिपालिटीले अब यो स्टेप उठाएको थियो अन्त यो एकदमै राम्रो पनि भयो अनि दार्जिलिङ अहिले पहिलाको हेरी त निकै सफा पनि भएको छ